हेलो नमस्कार नमस्कार को बोलेको होला

त केही भन्नु थियो कि के थियो बात मार्ने काम भनौँ न हँ हाँ होइन अब त्यो म हेरिदिन्छु हो अफिसमा गएर हेरिदिन्छु मलाई नम्बरहरू चाहियो सर्टिफिकेटको मलाई जेरक्स पठाइदिनु लिएर मेरोमा आउनु नि लिएर आउनु म हेरिदिन्छु विड्र गर्ने बेला भयो होला कहिले राखेको पाँच वर्ष पुग्यो पाँच वर्ष पुगेको हुनुपऱ्यो पाँच वर्ष चाहिँ पुरै पुगेको हुनुपऱ्यो नि र पो त्यसको प्रिमियम पाइन्छ त हँ हँ त्यो सर्टिफिकेटहरू लिएर आएर भोटर आई कार्ड आधार कार्ड हो अनि पासबुकको जेरक्स सबै लिएर आउनु दुईवटा फोटो हो पिपी साइजको फोटो पनि लिएर आउनु म हुने रहेछ भने गरिदिई हाल्छु त नहुने रहेछ भने पछि रहेछ म्याद भने पनि म त्यो बताएर पठाउँछु नि त ल होइन आफ्नो खुसीले आउनु आफ्नो खुसीले म आउनुअगाडि चाहिँ मलाई फोन गरेर आउनु भेटिन्छ भेटिन्छ ए हुन्छ हुन्छ म हेर्छु नि पहिला हेर्छु हो यहाँ कहिले रहेछ के रहेछ कहिले हुने रहेछ सबै हेरेर म हुने रहेछ भने गरिदिई हाल्छु अलिकति पछि रहेछ भने पनि म बताएर पठाउँछु हुन्छ बैनी हुन्छ हुन्छ फोन गरेकोमा धन्यवाद बैनी अनि अरू कागजपत्र ल्याउनु चाहिँ नभुलिनु नि मैले के के भनेको ल्याउनु हुन्छ मलाई पहिला त्यो कागज हेरिदिनु हो भने म त हेरिहाल्छु अफिसमा मलाई त्यसको जेरक्सहरू दिनु त्यहाँदेखि पछि मात्रै ओरिजिनल सब्मिट गर्नु ल ए हुन्छ हुन्छ